हाम्रो फेमिलीमा चारजना छौँ र त्यस्तो त केही पनि छैन अब सानो सानो घरेटीहरू लिएर बसोबासो छ हुनु त हुन्छ अब साग सब्जीहरू तर अब म्युन्सिपालिटी एरिया हो त्यस्तो चेपाचेप छ घरहरू र त्यस्तो खासै चाहिँ हुँदैन